दार्जिलिङ जिल्लाको हावा पानी मौसमको बारेमा भन्नुपर्दा चाहिँ पहिले दार्जिलिङको हावा पानी मौसम कस्तो थियो र आज दार्जिलिङको हावा पानी मौसमको जानकारी म सानो दिउँ भने बाल्यकालमा बाबाले मेरो बाबाले जब हामीलाई चिसो याममा निकाल्नुहुन्थ्यो घरबाट हामी डराउँथ्यौँ बाहिर घरबाट निस्किनु मन गर्दैन थियौँ त्यो एउटा शितकालको समयमा है विन्टर को समयमा हामी एकदम तातो तातो मोटो मोटो लुगा लगायो भने पनि घरबाट निस्किनु नमान्ने चिसो लाग्ने धेरै धेरै चिसो लाग्ने गर्थ्यो सारो जाडो लागिरहने है गोजिमा भुटेर हालिदिनु हुन्थ्यो आमाले त्यो खान्थ्यौँ तातो तातो खानु भन्थ्यो हो सटु सुपहरू बनाइदिनु हुन्थ्यो तातो तातो खान्थ्यौँ विन्टरमा यत्ति सारो चिसो हुन्थ्यो कि हिउँ परेर एकदमै चिसो पुरा हुन्थ्यो एकदमै सहिनसक्नु सास ग पनि बढ्ला जस्तो हुन्थ्यो केटाकेटीमा खेल्नु पनि दुगुरेर जाडोमा तापेर हामी क्याम्पहरू बनाएर आगोहरू बालेर गर्थ्यो केटाकेटीहरूले त्यो खालको जाडो थियो हिउँ पनि असाद्य पर्थ्यो विन्टरमा शितकालमा भने आज दार्जिलिङको हावा पानीकै कुरा गर्नु हो भने विन्टरमा यत्ति बिघ्न डरलाग्दो जाडो चाहिँ मैले अनुभव गरेको छुइनँ सायद मैले मात्रै नभएर दार्जिलिङवासीहरूले पनि अनुभाउँ गरेको हो किनकि पहिलाको टाइममा हामी सानसानो हुदाँ एकदमै डरलाग्दो चिसो हुन्थ्यो पानी पनि स्यालाक्कै हुन्थ्यो रूनै लाइकको हुन्थ्यो है छुनु नहुने मुख मात्रै धुनु पर्दा पनि त्यस्तो सारो चिसो लाग्ने हुन्थ्यो त्यस टाइममा आमा बाबाले लुगा फाटा हाम्रो कसरी धुन्थ्यो होला तर अहिले के छ भने त्यति सारो चिसो पनि हुदैँन हुनु त एउटा ग्लोबल वार्मिङ भन्छ होइन हाम्रो के अरे संसारमा नै विश्वमा नै यो हाम्रो जलवायु परिवर्तन भइरहेको छ र ग्लोबल वार्मिङले नै गर्दा होला दार्जिलिङमा पनि त्यो ग्लोबल वार्मिङको कुरो गर्नु हो भने कल कारखाना गाडी घोडा है सबै कुरोहरूमा नै आउँछ है हामीले एकदम त्यस्तो खालको समय अनुसार दुई हजार तेइस लाग्यो आज होइन दुई हजार तेइसको अन्ततिर आइ सक्यौँ हामी अब पच्चिससम्म कस्तो हुने हो दार्जिलिङ त्यो हेरेर पनि एकदमै क्लाइमेट चाहिँ जलवयु परिवर्तनै भएको देख्छु त्यो खालको चिसो हामी दार्जिलिङमा अझै अनुभव पनि गर्दैनौ आजभन्दा दुई हजार दुईमा दुई हजार दुईतिर यत्ति डरलाग्दो हिउँ परेको थियो चिसो थियो डरलाग्दो भएको थियो हिउँले गर्दा जाम थियो है बाटो घाटो कहीँ त्यस्तो त्योभन्दा अगाडि हामी अलिक सान सानो हुँदादेखिन् पुरा हिउँ पर्थ्यो बर्षैपिच्छे हिउँ परे तर आजभन्दा दुई तिन बर्ष अगाडिदेखिको हिउँ देख्नै पाइँदैन दार्जिलिङमा विन्टरकै कुरा गर्नु हो भने पनि है भने गरममा पनि एकदम डरलाग्दो गरम भएर आउँछ अत्यचार गरम भएर आउँछ अब यो हामी सिलगढी बसेकै जस्तै अनुभव हुन्छ गरम भयो भने पहिला त्यति सारो डरलाग्दो गरम पनि हुदैँन थियो तर एकदम डरलाग्दो गरम पनि भएर गएको छ है यो पनि जलवायु परिवर्तनले गर्दा भएको हो जस्तो लाग्छ भने पानी परेन भने त अन्त दार्जिलिङमा खडेरी नै लाग्छ पानी परेन भने हामीले घरमा खाने पानीकै त खडेरी पर्छ भने छेउ छाउको छेउ छाउको बन बस्तीहरूको अनुभवहरू हामीले बिरलै होला है र दार्जिलिङको मौसम हिजो अस्ति कस्तो थियो र त्योभन्दा अगाडि कस्तो थियो र आज कस्तो छ अहिले धेरै कुरामा भिन्नता पाउँछौँ हामी तापमानै हेरौँ भने पनि हाम्रो अहिले तापमान पनि गरम महिनामा एकदमै ज्यादा बढेको छ भने विन्टरमा चाहिँ फेरि उल्टा भएको छ एकदमै चिसो छैन पहिला जुन प्रकारको हामी चिसो दार्जिलिङमा अनुभव गर्थ्यौँ हिउँ पर्थ्यो अचेल त हिउँ पर्ने चलन पनि दुई तिन सालदेखिको त हराइ सकेको छ विन्टरमा हिउँ पर्छ हिउँ पर्छ भन्दा भन्दै फेब्रुअरी महिना आउँछ फेब्रुअरी महिना बितेपछि त हिउँ पर्ने त उयो नै हुदैँन है र रेनी सिजन नै भनौँ भने पनि बर्षा यामको कुरा गर्नु पर्ने चाहिँ अहिले अब अगस्त जुलाईतिर पर्नु पर्ने पानी अहिले घडी अब सेप्टेम्बर अब अक्टोबरतिर पनि डरलाग्दो गरेर पर्दैछ नभए यत्ति बेला चाहिँ हलका रोकिएर पर्ने हलका रोकिनु पर्ने टाइम हो तर अहिले त एकदम अस्ति बिच बर्षा याम जस्तो भइरहेको छ यो खालको जलवायु परिवर्तन हामी आज दार्जिलिङको दार्जिलिङ जिल्लामा चाहिँ हामीले हेर्नु पाइरहेको छ जस्तो मलाई लाग्छ